पूजा म बिहान म बिहान सधैँ उठेर तुलसीको ग पूजा गर्छु अनि सूर्यलाई पानी चढाउँछु अनि आफ्नो सधैँभरि दैनिक पूजा गर्ने ठाउँमा गएर आफ्नो पूजा गर्छु यसरी नै आफ्ना घरको सबैलाई यसरी नै पूजा गर्नु भनेर सिकाउँछु किनकि सधैँभरि यसरी नै स सबैले पूजा गर्यो भनेदेखि घरको माहौलहरू पनि राम्रो हुन्छ अनि सबै नानीहरूको व्यवहारहरू आचरण व्यवहारहरू पनि राम्रो हुँदै जान्छ अनि ठुलो मान्छेले जस्तो गर्यो त्यस्तै नानीहरूले पनि सिक्छ अनि हामी सालमा दुइटा एकादशीको व्रत लिन्छौँ एउटा भन्छ हरिशयनी एकादशी त्यो हरिशयनी एकादशीको मतलब हो हरि चाहिँ सु सुत्नुभएको त्यो दिन चाहिँ सुत्नुभएको अनि हरि त्यो त्यो एकादशी चाहिँ असारको महिनामा आउँछ अनि हरिबोधिनी भन्ने एकादश आउँछ जुन चै कात्तिकमा आउँछ त्यो दिन चाहिँ हरि उठेको हो हरिबोधिनीको मतलब हो हरि उठ्ने दिन अनि त्यो दुइटा व्रत गर्यो भनेदेखि चाहिँ हरि सुत्दाखेरि जसले व्रत लिएको छ उठ्दाखेरि पनि व्रत लिएको छ भनेदेखि उनले सोच्नुहुन्छ कि म सुत्दाखेरिदेखिको लिएर उठ्दासम्म उसले उसले चाहिँ तपस्या गरेर बसेको रहेछ भनेर चाहिँ भगवानलाई जताउनको लागि चाहिँ हामी यो सालमा दुइटा एकादशीको व्रत लिनुपर्छ अनि साथै घरमा साईँको पनि पूजा गर्नुपर्छ उनको भजन राख्नुपर्छ सबैले

व्यवहारमा ढाल्नु सक्नु भनु भन्नुभयो भनेदेखि उनले कसैलाई पनि नराम्रो सोच्नु हुँदैन जस्तो जसरी उनलाई हामीले पूजा गर्छौँ त्यसरी नै उनले हाम्रो दुःख हरण गर्नुहुन्छ अनि हामी सधैँभरि पूजा गर्ने ठाउँमा गएर पूजा गर्छौँ शिवको पूजा गर्छौँ शिवरात्रीको ए शिवको पूजा गर्छौँ एकादशीको दिन हरिको पूजा गर्छौँ सालमा एकपल्ट स्वस्थानीको पूजा गर्छौँ न नौरथाको पूजा गर्छौँ नौ दुर्गाको यसरी नै गणेश पूजा आउँछ हाम्रो नेपालीहरूको गणेश पूजा आउँछ नौ दुर्गाको आउँछ विश्वकर्माको आउँछ लक्ष्मी पूजा आउँछ यस्तै गरेर हामी सधैँभरि नै सबै भगवान देवीदेउतालाई मान्छौँ